हेलो नमस्कार सर सर सुन्नुहोस् न तपाईँ हिम सर बोल्नु भएको हो ए अच्छा अच्छा ए हजुर होइन अस्ती त्यो हाम्रो गाउँमा जुन चाहिँ चोरी केस भएको थियो नि सर तपाईँको यहाँ गुम्बाहाटादेखि अलिकति मुनितिर त्यो मेरै घरको छेउमा सन्तोष भुजेलको घर छेउमा चाहिँ त्यो चोरी भएको थियो अन्त त्यो चोरी भएको केस हजुर सन्तोष भुजेलकै घरमा हजुर सन्तोष भुजेलकै घरमा चाहिँ चोरी भएको थियो होइन त्यसमा अब चोरी हुँदाखेरि त्यहाँनेरि अब निकै जस्तो गर गहनाहरू भयो होइन सुनचाँदीहरू त्यसमा पैसा रुपियाँहरू पनि थियो होइन त्यो दराजहरू फुटाएर गोद्रेजहरू फुटाएर अब डरलाग्दो हिसाबले ग ऐना सैना घर सर तोडेर नै उनीहरूले चोरी गरेको थियो नि त अन्त त्यो विषय लिएर चाहिँ हामीले थानामा कम्प्लेन गरेको थियौँ कम्प्लेन अस्ति तेह्र तारिक नै हामीले दिएको हो अस्तिको महिना हो अन्त त्यसले गर्दा हजुर हजुर अस्तिको महिना हामीले त्यो कम्प्लेन गरेको हो अन्त त्यसलाई तिनीहरूलाई त पक्रिन त पक्रेर लग्यो होइन अब त्यसको विषय लिएर चाहिँ अब उनीहरूको जुन प्रोसेसहरू छ उनीहरूलाई कहाँ के गर्दैछ होइन हाम्रो हामीले अब के गर्नुपर्ने स्टेप के लिनुपर्ने हो त्यो अलिकति जानकारी पाउँ भनेर सर फोन गरेको हजुर हजुर सर हजुर हजुर सर हजुर होइन त्यो तपाईँको शङ्का भएर नै शङ्का त के अब हन्ड्रेड पर्सेन्ट उनीहरू हो नि त देख्ने त त्यहाँ मान्छे छ नि अब त्यो चोरले त चोरेँ त भनेर उनीहरूले भन्दैन हो उनीहरूले त डिनाई नै गर्छ मैले होइन हामील होइन नै भनेर भन्छ हो अन्त त्यो त इतिहास त्यो त्यहाँनेरि भएको त मान्छेले त्यहाँ छर छिमेकीले त देखिरहेको छ नि त मान्छे त अब गाउँको मान्छे गाउँलेले त चिन्छ नि त हो यो फलाना मान्छे हो भनेर गाउँकै मान्छे चोरी हुँदाखेरि त अब गाउँकै मान्छेले चोरेको हुँदा त अब गाउँलेले चिन्छ नि त यो मान्छे चाहिँ फलानाको छोरा हो हामी चिन्छौँ भनेर चाहिँ त्यस्तो प्रमाणै छ नि त अन्त हजुर हजुर हजुर हजुर हजुर हजुर हो होइन होइन त्यो त ए अच्छा अच्छा ठिकै छ सर अनि तपाईँहरूको तपाईँहरूको इन्भेस्टिगेसनमा चाहिँ के चाल पाउनुभयो त त्यसमा अब उनीहरू होइन भनेर जब भन्दैछ भने तपाईँहरू त त्यो स्पटमा त पुग्नुभयो स्पटमा पुगेर चाहिँ अब यसो गाउँघरको यसो स्थितिहरू उँहाहरूलाई सोधखोज गर्दाखेरि त्यो त्यो त्यसमा चाहिँ के अब तपाईँहरूले चाहिँ उयो पाउनुभयो मतलब स्रोत चाहिँ के पाउनुभयो त हजुर हजुर हजुर हो त्यही त हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर त्यही त हाम्रो पनि चाहना त्यही छ सर कि एकदमै अब राम्रोसँगले इन्भेस्टिगेसन गरेर उनीहरूलाई चाहिँ अब कस्तो प्रकारले एकदमै कडा भन्दा कडा तरिकाले चाहिँ एउटा के अरे सजाय चाहिँ हुनुपर्छ भन्ने चै हामी गाउँलेको चाहिँ एउटा माग हो है हजुर हजुर ए हवस् हुन्छ हुन्छ हुन्छ हवस् सर थ्याङ्क यू सर हवस् हुन्छ थ्याङ्क यू सर थ्याङ्क यू थ्याङ्क यू